हामीलाई उन्नति गर्नुको लागि त्यही हो पैसा रुपियाँ चाहिन्छ काम गर्ने मान्छे पाइँदैन पहिला त प्रशस्त पाउँथ्यो अहिले त अब पढ्ने मात्रै बेसी भएको छ पढन्ता भएपछि बस्तीमा काम गर्नु असुविधा मान्छ सरम मान्छ गर्न चाहँदैन अलिकति पढेपछि त नोकरी मात्रै खोज्ने हुन्छ काम गर्ने नहुनाले गर्दाखेरि कतिको त मिसनले नै काम गर्छ अब त्यो सबै गर्नको लागि मिसनफिसन किन्नुलाई पनि अब पैसा रुपियाँको जरुरत पऱ्यो कतिकोमा पैसा हुन्छ कतिकोमा पैसा हुँदैन अन्त रोपराप गरी सकेपछि उन्नति गर्दा पानी बिरुवा बढ्नुको लागि उम्रिनको लागि पानीहरू ठिक समयमा आउनुपर्नेमा पानी आइदिँदैन पानी नभएपछि बिजोकै हुन्छ सुकेर जान्छ रुख पातहरू मल जल चाहियो मल जल पनि अब गाई पालेको छ भने त मल आउँछ गाई पालेको छैन भने त सरकारी मल किनेर लाउनु पऱ्यो त्यसमा नि पैसै चाहियो पैसाकै जरुरत पर्छ गाई पाल्नु पनि सजिलो छैन अब उहिलेको मान्छेहरू त गाईवस्तुहरू पाल्थ्यो घाँस पात काट्थ्यो अहिले त घाँस काट्नु जान्दैन अहिलेको नानीहरूले त रुखमा चढेर घाँस काट्नुपऱ्यो भुइँमा घाँस काट्नुपऱ्यो त्यो पनि समय समयमा बर्खाभरी भुइँमा घाँस हुन्छ हिउँदमा भुइँमा हुँदैन रुखपातमा चढेर रुखहरू चढेर घाँस काट्नुपर्छ तर गाईवस्तु पाल्नु असुविधा छ मौसमको पनि अब उहिले त ठिक ठिक समयमा मौसम चल्थ्यो अहिले त मौसम पनि उल्टाउल्टा भएको छ ठिक समयमा पानी पर्दैन नचाहिने समयमा पानी बेसी पर्छ र यसमा उब्जनी हुन पनि अहिले त एकदम साह्रो छ अहिले त हाम्रो भन्ने पहाडमा त मैले थाह पाएको त यो बर्ष त झन् बिषालु पानी आएको छ उन्नतिहरू सबै कुहिएर गयो राम्रो केही फसल भएन अब यसमा त सरकारी दबाईहरू लगायो भने मात्रै राम्रो हुने रहेछ सरकारी दबाई लगाउनु भने पैसै रुपियाँ चाहियो पैसा बिना त केही नहुने रहेछ अनि पैसा पनि ठिकसँगले पानीहरू राम्रोसँगले परिदियो भने त सागसब्जीहरू अन्नपानीहरू राम्रो हुन्छ ठिक समयमा पानीहरू परिदिएन भने अन्नपानीहरू हुनु पनि साह्रो पर्छ